धुपीको चाहिँ हामीलाई धेरै साह्रो पर्छ अब हाम्रो गाउँ त अब गरम जग्गा हो गरम नै भनौँ है गरम जग्गै हो र गरम जग्गै हो र धुपीको चाहिँ हामीलाई कटिङहरू पनि साह्रै पर्छ हो गर्नु धुप्पी चाहिँ हाम्रो हाम्रो उसमा हाम्रो धेरै हुँदैन किन धुपी त जाडोको जाडो जग्गामा हुने हो र हाम्रो वहाँ हुँदैन र मलाई कुन चाहिँ बिरुवा म चाहिँ कसरी हेर्छु भन्दा चाहिँ मलाई चाहिँ अब त्यो म नेटहरूले बार्छु है म हट हाउसहरू बनाउँछु हट हाउसहरूले गर्दा त्यो हामीले त्यो फुलहरू पनि राम्रो हुन्छ र म त्यो नेटहरू पनि लगाएर चाहिँ म त्यसलाई हेरचाह गर्छु